मैले लेखेको एउटा पुस्तक छ सृजनादृष्टि भन्ने अब मलाई चाहिँ त्यसमै मनपरेको अब के भन्नु आफ्नो कुमालेले आफ्नै हाँडी सर्काउछ भने जस्तो हो अब मलाई चाहिँ अब आफ्नो त्यो त्यो किताब मनपरेको हो किन भन्दा खेरि चाहिँ अब मैले त्यो किताबमा धेरै मिहिनेत पनि गरेको छु अर्को कुरो चाहिँ के भने त्यो किताबले समालोचनाको किताब हो तर त्यसले जस जसरी पाठकहरूबाट प्रभुत्व समालोचकहरूबाट बुद्धिजीवीहरूबाट त्यसले जुन किसिमको माया र प्रेरणा पायो र त्यस त्यसको प्रतिक्रियाहरू भयो त्यसले पनि मलाई उत्साहित बनायो र मैले गरेको काम राम्रो रहेछ भन्ने मेरोमा एउटा भावना पनि आयो र यसरी काम गर्नु पनि सकिँदो रहेछ र यसरी काम गर्दाखेरि साहित्यलाई रुचिरुपक मान्छेले पढ्ने पनि रहेछन् भन्ने चाहिँ अब मलाई लाग्यो त्यहाँ अब किताबहरूमा थुप्रै ओ उयोहरू छ मैले अब नौजनाको त पुस्तकहरूको समालोचना गरेको छु विस्तृत रूपमा त्यसमा डुवर्सबाट चारजना हुनुहुन्छ अनि त्यसपछि अरू चाहिँ मैले सार्वभौम प्रकृतिको कुराहरू लेखेको छु त्यसमा सबैभन्दा मलाई अब राम्रो लागेको अरूले पनि सबैलाई यहाँ सबैले रुचाएको कुरो चाहिँ विचारको शक्ति भन्ने चाहिँ एउटा कुरा छ विचारको शक्ति भन्नाले अब हामी साहित्यमा वाद चिजलाई चाहिँ हामी त्यति उ गर्दैनौँ साहित्यमा हामी त्यो वादको अस्विकृति हाम्रो धेरै मात्रामा छ कुनै साहित्य वादबाट प्रभावित हुनुहुँदैन भन्ने तर हामी जब लेख्छौँ कुनै विचारबिना हामी लेख्दैनौँ र त्यो विचारको स्रोत के हो हामी फेरि त्यसपट्टि चाहिँ जाँदैनौँ हामीले वादलाई चाहिँ के बुझ्छौँ एउटा राजनैतिक आँखाले चस्माले हेर्छौँ वास्तवमा वाद भनेको चाहिँ कुनै न कुनै दर्शनबाट प्रेरित हुने कुरा हो अब त्यसमा चाहिँ खालि मान्छेले अब लेखकहरूले चाहिँ बुझ्दाखेरि चाहिँ यो वाद भनेको सिधै सोझै मार्क्सवाद भनेर जोड्छन् मैले चाहिँ त्यो कुरोलाई अलिकति खण्डन गरेको छु र विचारको शक्ति भनेर चाहिँ मैले खासमा के कुरा दर्साएको छु भनेर भन्दा चाहिँ विचारहरू जब निष्क्रिय अवस्थामा रहन्छ जब त्यो त्यसले कुनै किसिमको भौतिक रुपान्तरणको लागि त्यही केही काम गर्दैन त्यति बेला त्यो विचार तेत निरीह जस्तो हुन्छ एकदम त्यो विचारमा कुनै किसिमको दम हुँदैन अथवा त्यो वि विचार कुनै शक्तिशाली हुँदैन तर जब त्यो उ विचार चाहिँ तपाईँको व्यवहार व्यवहारमा उत्रिन्छ कर्ममा उत्रिन्छ र त्यसले रुपान्तरणकारी कुनै पनि भौतिक आधारहरूलाई परिवर्तन गर्नुको लागि चाहिँ रुपान्तरणकारी भूमिका खेल्छ त्यति बेला चाहिँ त्यो विचारले चाहिँ ठुलो महत्त्व राख्छ त्यो विचारले चाहिँ उथुलपुथुल ल्याउँछ त्यो विचारले चाहिँ परिवर्तनको एउटा वाहक बन्छ भन्ने हिसाबले चाहिँ म त्यो चिजलाई चाहिँ मैले एउटा स्टाब्लिस्ड गरेको छु मेरो आफ्नो किताबमा र अहिलेसम्म धेरै ले रुचाएको र त्यसलाई चाहिँ एउटा अलिकति सार्वभौम प्रकृतिको लेख हो यो भन्ने किसिमको समेत समालोचनागत टिप्पणीहरू आएको सन्दर्भमा चाहिँ म आफैलाई पनि राम्रो लागेको हो त्यो कुरा र मै मेरो विषय चाहिँ समालोचना हो र नेपाली भाषामा नै मलाई लेख्नु मनपर्छ र म प्रायः फेसबुकदेखि लिएर अरू अरू मेरो जति पनि सोसियल मिडियाहरू छ त्यसमा म प्रायः नेपाली भाषामै चलाउँछु अङ्ग्रेजीमा आवश्यकताभन्दा उता चलाउँदै चलाउँदिनँ किनभने मेर मे मेरो भाषालाई नै बढी मात्रामा मैले माया गर्नुपर्छ गरेर लेख्नुपर्छ किन्तु सुविधा पनि छ हामीलाई के अरे सोसियल मिडियाहरूमा फेसबुकहरूमा अरू अरू टुल्सहरूमा चाहिँ नेपालीमा लेख्ने सुविधा पनि छ र त्यो सुविधा प प्राप्त भएको कारणले गर्दाखेरि पनि शुद्ध नेपाली लेख्नुपर्छ भन्ने कुरामा नै मेरो जोड हुन्छ र म घरमा पनि सामान्य हिसाब किताब लेख्दा पनि र सामान्य अरू चिजहरू गर्दा पनि म नेपाली भाषा नै प्रयोग गर्छु र त्यो चाहिँ मलाई आनन्द लाग्छ मलाई सजिलो पनि लाग्छ राम्रो पनि लाग्छ म त्यो लेख्दाखेरि कुनै किसिमको मेरोमा हीन भावना चाहिँ हुँदैन